हेलो हजुर ए हजुर मिस हजुर हजुर हजुर

मैले चाहिँ यस्तो सोचेँ कि अब जुन चाहिँ त्यो ठुलो तल लेबुङ ग्राउन्डमा हुन्छ नि त्यो प्रोग्राममा चाहिँ अब टेन इलेभेन ट्वेल्भलाई चाहिँ मार्चपास्टहरू गराउनुपर्छ होला है अब किनभने सानो नानीहरूले सक्दैन अनि सानो नानीहरूलाई चाहिँ हामी चाहिँ सानो क्लासको नानीहरूलाई चाहिँ हामी स्कुलमै सानो केही प्रोग्रामहरू गराउँ न है अनि सानो नानी जुन चाहिँ क्लास फोर सानो नानीहरू हुन्छ नि फाइभ सिक्स सेभेन एट है उनी तिनीहरूलाई चाहिँ हामी सानो एउटा नेपाली डान्स है गराउनुपर्छ होला अब है त्यस्तै लाग्यो मलाई चाहिँ है तपाईँ तपाईँलाई आब कस्तो लाग्छ हो तपाईँ पनि सो सोच्नुहोस् न ए हजुर अँ हजुर अँ ठिक भन्नुभयो तपाईँले त्यो पनि एकदम राम्रो अँ मैले मैले पनि सोचेको थिएँ ड्रिल पनि एउटा राख्नुपर्छ अँ राम्रो हुन्छ है ड्रिल पनि राख्यो भने एकदमै अनि

हजुर हुन्छ हुन्छ हजुर अँ हजुर अँ अहिले भर्खर मैले भने नि टेन इलेभेनलाई गराउनुपर्छ किनभने सानोहरूले चाहिँ अलिकति सक्दैन घाम पनि पुरा लागेको हुन्छ हो अब एकदम राम्रो प्र्याक्टिस गराउनु पर्यो नि त हो जित्नु लागि त अन्त त्यसले गर्दा त अब तिनीहरू क्लास ठुलो क्लासहरूलाई गराएको नै अलिक राम्रो लाग्यो मलाई चाहिँ हो अब तप तपाईँले तपाईँ र मेरो चाहिँ ठिकै मिलेछ सोच चाहिँ एकदमै टेन टेन इलेभेन ट्वेल्भलाई नै हजुर त्यसै गरौँ न है मिस

हजुर हजुर हजुर हजुर हजुर अँ तपाईँले ठिकै भन्नुभयो अब हामी दुईजना मात्रै अहिले बात मा अब दुईजनाको मात्रै कुरा है स्कुलमा गएर अरूहरूको पनि सुन्नुपर्यो नि है अरू मिस अरू सरहरूको पनि सु सुनौँ है उहाँहरूले के भन्नुहुन्छ है त्यही हिसाबले नै हामी प्रोग्रामहरू यसो मिलाएर सेट गरौँ न है मिस ए हवस् हवस् हवस् हवस् हुन्छ हुन्छ हुन्छ मिस त्य त्यसै गरौँ न है हुन्छ हुन्छ ए हवस् हुन्छ हुन्छ हुन्छ हुन्छ मिस हजुर हवस्